ए हेलो हेलो ए हजुर हो त ए हजुर हो त म्युजिक सिकाउँछु त म हजुर हेलो हजुर ए तपाईँको क्र्याक हुँदैछ भोइस कि अलिकति बाहिर आइकन उयो गरिदिनु हुन्छ

हेलो एकछिन ल हेलो हेलो अहिले आयो ए हजुर हजुर हजुर हेलो फेरि क्र्याक भयो भोइस कि हजुर हेलो के भन्नु भयो होला ए म चाहिँ यहाँ कालिम्पोङ हो मेरो घर चाहिँ है म ए म चाहिँ म चाहिँ घरमै सिकाउँछु मेरो घर चाहिँ यता कालिम्पोङदेखि तल रेली रोड हो कि हजुर म चाहिँ त्यहीँ सिकाउँछु म्युजिक मेरो चाहिँ घर चाहिँ रेली रोड हो कि हजुर म चाहिँ हजुर म घरमै सिकाउँदै छु अहिले मेरो त्यही उयो इन्सटिट्युटहरू त अहिेले खोलेको छुइनँ कि हजुर अहिले त घरमै गराउँदैछु क्लास काल्सेसहरू हजुर दुई तिनजना आउँछ स्टुडेन्टहरू पनि है हजुर त्यसरी ए हजुर म पनि स्यटरडे सनडे नै गराउँछु क्लास घरमै गराउँछु हजुर टाइमिङ चाहिँ यस्तो छ कि हजुर टाइमिङ चाहिँ मर्निङ टाइम टाइम छ दस बजीदेखिको लिएर तपाईँलाई अब बाह्र साढे बाह्रसम्म अढाई घन्टा जस्तो हजुर त्यस्तो हुन्छ टाइमिङहरू चाहिँ म चाहिँ तपाईँले अहिले गिटार हो फ्लुटहरू सिकाउँछु अन्त उयोहरू पनि सिकाउँछु किबोर्डहरू पनि हल्का सिकाउँछु अलिअलि कर्ड्सहरू है त्यति चाहिँ सिकाउँछु हजुर हजुर तपाईँ केही हजुर नयाँ सिक्नुहुने तपाईँले चाहिँ अब नयाँ सिक्नुहुने केही इन्सट्रुमेन्टहरू के सिक्नुहुन्छ तपाईँ केमा इन्ट्रेस्ट लागेको छ ए हजुर गिटारहरू गराउँछु म त हजुर फर्स्टहरू त्यही कर्ड्सहरू हुन्छ गिटारहरू को चाहिँ है हजुर हजुर हजुर तपाईँ चाहिँ कहाँ बस्नुहुन्छ ए हजुर हजुर ए तपाईँले फिसहरू पनि सोध्नुभएको अहिले ए मन्थली त मन्थली त अहिले यसरी लिँदैछु म कि वन थाउजन गरेर लिँदैछु हजुर मन्थली चाहिँ वन थाउजन गरेर लिँदैछु वन गरेर ए हुन्छ हुन्छ म अब हुन्छ म गर्नुसक्छु यसमा हजुर तपाईँले कति कति जस्तो दिनुहुन्छ हजुर ए है ए हुन्छ तपाईँलाई चाहिँ अब तपाईँ भनेर चाहिँ अब है अब अरूलाई त म अब साह्रै कम्ती त गर्दिन है म एट हन्ड्रेटसम्म समथिङ चाहिँ गर सेभेन ए सेभेन हन्ड्रेड जस्तो चाहिँ गरे गरिदिन्छु नि तपाईँलाई हुन्छ त्यतिमा हजुर ए अन्त गिटार मात्रै सिक सिक्नुहुन्छ त्यो अरू अरू फ्लुटहरू सिक्नुहुँदैन ए हलो फेरि क्र्याक हुँदैछ भोइस